कालिम्पोङ जिल्लाको हावापानी भन्दाखेरि चाहिँ अब है राम्रै छ भनौँ है कालिम्पोङ जिल्लाको हावापानी है तर अब पहिला कस्तो भन्दाखेरि पहिला हिउँ पर्ने जग्गाहरूतिर है अहिले एकदम बेसी गरम हुँदैछ है अब के रे जाडो हुने जग्गातिर चाहिँ अब गरम हुँदैछ है अब हावापानी भन्दाखेरि अब अहिले चाहिँ धेरै नै अब बिग्रेको जस्तो लाग्छ है हामीलाई चाहिँ अब पहिला हेर्दाखेरि चाहिँ अहिले है अहिले चाहिँ अब कस्तो भन्दाखेरि अब यो बर्खा मासमा चाहिँ बाटोसाटो बाटोहरू भत्किने है पहिरोहरू चल्ने है अन्त भएन अब त्यसरी नै है खोल्साखल्सीहरू बढेर अब के रे स्कुले नानीहरूलाई एकदमै बेसी है असुविधा है अन्त फेरि कहिले चाहिँ अब यस्तो असिना पानीहरू आउने है अब हामीले पहिलातिर देखेको थिएनौँ है त्यो असिनाहरू अहिले चाहिँ असिनाहरू आएर घरहरू बिगारेर हुन्छ नि अब छानाहरू छेडेर यस्तो खालके अब हावापानी के रे चेन्ज अब भएको छ अहिले चाहिँ है अब के रे च्यादरको छानाहरू छेडेर है असिनाले चाहिँ अब घरहरू चुहुने यो चाहिँ अब अलिकति अब धेरै नै अब चेन्ज भएको छ जस्तो लाग्छ मलाई